ए हजुर हो त भन्नु होस् न ए हजुर भन्नु होस् न हजुर

तपाईँलाई अब कस्तो टाइपको कस कहाँ चाहिँ घुम्नु अब हेर्नु मन छ म्युजियमहरू कि त्यस्तै अब घुम्ने जगाहरू ए म्युजियमहरू त अब एउटा हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट छ एउटा तपाईँलाई याद छ होइन यता घुममा हजुर त्यहाँनिर छ अन्त एउटा त्यो दार्जिलिङ टोय ट्रेन म्युजियम छ त्यो त अब घुममा छ तपाईँलाई त्यो अब याद त छैन होला तपाईँलाई इफ चाहियो भने म कोही यहाँबाट गाइड गर्ने पठाइदिन्छु नि अन्त तर अलिकति एक्सट्रा चार्ज जसको चाहिँ हजुर अब त्यो हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटमा चाहिँ अब त्यही पहिला तेन्जिङ नर्गेको बारे अब उयोहरू छ उसले त्यो अब त्यहाँ माउन्टेनमा क्लाइम्ब गर्दा कस्तो प्रकारको त्यो उसको त्यो लुगाहरू उसको त्यो ड्यास स्टाचूहरू बनाएको छ हो त्योहरू हेर्नु सक्नु हुन्छ तर अब तपाईँ त्यहाँ जू पनि घुम्नु जानु भयो भने पनि अब त्यहाँ राम्रो यस एनिमल्सहरू प्रायः छ स्पेसिली रेड पान्डाहरू अन्त टोय ट्रेनमा त अब तपाईँलाई यादै छ तपाईँ त्यहाँनिर अब घुम्नु सक्नु हुन्छ हजुर हजुर म त यहाँ दार्जिलिङकै हो त्यही भएर म त अब त्यहाँ गइबस्छु अन्त अब तर अहिले नगएको धेरै त धेरै भएको छ कि र पनि तपाईँलाई अब इच्छा छ भने चाहिँ म तपाईँलाई एउटा गाइडसँगै पठाइदिन्छु नि अन्त तर यो हफ्ता चाहिँ एक्सट्रा चार्ज त्यसको लागि चाहिँ हजुर होइन यो अब हाम्रो पर्सनल्ली त लानु त सक्दैन तर पनि भन्नु हुन्छ भने बुक गरिदिन सक्छौँ हामी क्याबहरू तपाईँको यो म्युजियम चाहिँ यता सिङमारीपट्टि अब त्यही जूको ठिकै त्यहाँ रोकिदेन भने पछि रोकिदिहाल्छ अन्त यता त्यो दार्जिलिङ टोय ट्रेन म्युजियम चाहिँ तपाईँको घुमपट्टि छ त्यो चाहिँ अब तपाईँलाई याद छ घुम त त्यता जानु पर्छ ए हजुर ए हुन्छ हुन्छ त्यहाँ अलवेज अभाइलेभल फर यु हुन्छ थ्याङ्क यु